मैले फलो गर्ने फोटोग्राफरहरू जस्तो कि मुभी फोटोग्राफर उहाँले चाहिँ फुलहरूको राम्रो राम्रो फुलहरूको फोटो खिच्ने गर्नुहुन्छ जस्तो कि कमल फुल भयो जस्तो कि गुलाब फुल भयो उहाँहरूले फुलहरूको राम्रो राम्रो फोटोहरू खिच्ने गर्नुहुन्छ जस्तै कि विजय वर्मा विजय वर्माले मानिसहरूको राम्रो राम्रो फोटोहरू खिच्ने गर्नुहुन्छ उहाँको फोटोग्राफीले धेरै नाम कमाएको छ जस्तै कि जेएसबी वाइल्डलाइफ फोटोग्राफर उहाँहरूले वाइल्डलाइफमा भएका जीवजन्तुहरू जस्तो कि चौरी गाई गाई भयो जस्तो कि लायोन टाइगर हरिणहरू यस्तोको फोटोहरू खिच्ने गर्नुहुन्छ उहाँहरू फोटोग्राफीको लागि धेरै पोपुलर हुनुहुन्छ उहाँहरूले फोटोग्राफीको लागि धेरै मान्यता पाउनुभएको छ